तपाईँ न्यू रेस्टुरेन्टको चाहिँ ओनर बोल्नु भएको हो तपाईँकोमा नि उयो अर्डर गर्नु थियो हो मलाई मोमो चाउमिन अनि पिज्जा ल्याइदिनुहोस् न भरे दस बटीतिर भए पनि हुन्छ हो बहिनी अलिक मान्छे बोलाइ रहेको छु अनि त्यही कारणले गर्दा खाना नपकाउनु पऱ्यो भनेर त्यही अर्डर अब अर्डर गरेर दिनु भनेर नि अन्त पठाइ दिनुहोस् हो अनि के के अब आइटेमहरू छ तपाईँकोमा हो त्यो पनि पठाइ दिनुहोस् हो अब म यताबाटै है गुगल पे गरिदिन्छु